हजुर तपाईँ दार्जिलिङ नागरी सिन्डिकेटको एकजना ड्राइभर बोल्नुभएको ए हजुर म चाहिँ यस्तो ट्राभलरै हो कि अनि त दार्जिलिङ चाहिँ यसो घुम्न आऊँ भनेर अब प्लान बनाउँदैछु फ्यामिलीसितै हो अनि त तपाईँको यो नम्बर चाहिँ मेरो एकजना फ्रेन्डले दिएको अनि त चाहिँ अहिलेको टाइममा चाहिँ घुम्नु आउँदाखेरि कस्तो हुन्छ होला अब दार्जिलिङ नागरी नै जाऊँ भन्दैछु हजुर

हजुर ए हजुर हजुर भनेपछि अहिले चाहिँ तपाईँको पैह्रोहरू जाने पनि डर भएको कारणले गर्दा चाहिँ एक दुई हप्ता पिछाडि चाहिँ अलिक उचित हुन्छ अहिलेभन्दा पनि ए हुन्छ हुन्छ भनेपछि म एकताल फ्यामिलीसित पनि एकपल्ट सल्लाह गर्छु हो अनि त अनि त चाहिँ म तपाईँलाई फेरि त्यस्तै अब एक दुई हप्ता भन्दामा जस्तै ड्युटीहरूको पनि टाइमहरू मिलाउनुपऱ्यो हो अनि त अब त्यस्तै एक दुई महिनापिछाडि चाहिँ अब म तपाईँलाई कल गर्छु नि अनि त ए हजुर हुन्छ हुन्छ म एकताल फ्यामिलीसित सल्लाह गरेर म तपाईँलाई कल गर्छु बा अहिले आउने भन्यो भने पनि त्यस्तै म तपाईँलाई भरे बेलुकैसम्म पनि कल गर्नु सक्छु हो नभए चाहिँ म त्यस्तै एक एक दुई हप्तापछाडि म फेरि कल गर्छु अनि वेदर पनि सोचेर सम्झेर अनि त भन्छु नि हुन्छ हुन्छ राखेको अहिले